यो बस्ती र सहरमा गेम अलग अलग हुँदैन अब एउटै हुन्छ फरक हुँदैन जस्तो यो फुटबल बास्केटबल अनि यो उयस भलिबल यो स सबले खेल्छ बस्तीमा पनि खेलिरहेको हुन्छ सहरमा पनि खेल्छ गेम अब खेल्नु मन छ भने जे भए पनि खेलिहाल्छ अब बस्तीहरूतिर ब्याडमिन्टन त्यही बारीमै खेल्दा हुन्छ

अनि यति नै